मेरो विचारमा भन्नुपर्दा योग गर्ने कुनै उमेर हुँदैन योग हामीले सानैदेखि पनि गर्नसक्छौँ जवान उमेरमा पनि गर्नसक्छौँ र बुढेसकालमा पनि गर्नसक्छौँ जस्तो हामीलाई सुविधा भयो जस्तो हामीले जहिलेदेखि गर्न चाह्यौँ तहिलेदेखि गर्नसकिन्छ योग ल सानै उमेरदेखि योग सिक्नथालेको फाइदाहरू भन्नुपर्दा यदि हामीले सानै उमेरदेखि आफ्नो केटा नाना ए नानीहरूलाई योग सिकायौँ भने योग गर्न सिकायौँ भने सबभन्दा प्रथम कुरो त योग योगले हाम्रो शरीरमा फ्लेक्सिबिलिटी ल्याउँछ जुनै पनि कार्य गर्दा हामी त्यो कार्य गर्न सक्षम हुन्छौँ अन्त अर्को भन भन्नुपर्दा हाम्रो मनोबल बढाउने कार्यहरू पनि योगले गर्छ बिमारहरूदेखि मुक्त गर्छ धेरै योगको साधनाले मान्छेको बिमार मात्रै नभएर मान्छेमा पोजिटिभ एनर्जीहरूको उत्पन्न गर्छ पोजिटिभ विचारहरू मान्छे मान्छेको दिमागमा उत्पन्न गर्छ जुन चाहिँ कारणले गर्दा हामी कुनै पनि कार्य गर्नु सक्षम हुन्छौँ

सानै उमेरदेखि योग गर्दाखेरि हामी हाम्रोमा भएको कुनै किसिमको पेनिक डरहरू त्योहरू मुक्त हुन्छ हामी कुनै पनि कार्य गर्नु सक्षम हुन्छौँ